चलचित्र फेसन सो वा विज्ञापनमा यस ठाउँको कला र शिल्प प्रयोग गरिएका त्यस्ता ठोस उदाहरणहरू नभए पनि वर्तमान समयमा यस क्षेत्रमा चाहिँ मानिसहरू धेरै अगाडि बढेका छन्